भाइ के अरे तपाईँको फोन पे छ म बजारबाट के अरे बजारबाट मैले सामान ल्याएको थिएँ तपाईँलाई के अरे मेरो फोन के अरे मेरो फोनपेबाट गरिदिन्छु पैसा छ छैन मेरो मेरोमा